विकास चाहिँ धेरै नै भएको छ किनकि अहिलेघरि प्रायः हाम्रै नानीहरू भयो नानीहरूले चाहिँ अहिले आफ्नै भाषा नेपालीभन्दा चाहिँ बढी इङ्लिस भाषामा बातहरू गरिरहेको सुन्न पाइरहेको छ र जति पनि हामी पनि भयौँ नेपाली ल्याङ्ग्वेज चाहिँ हामी फोनतिर कसैलाई म्यासेजहरू गर्नुपऱ्यो भने नेपालीभन्दा पनि हामी प्रायः इङ्लिस इङ्लिस वर्डमै लेखिरहेको हुन्छौँ र प्रायः नै धेरै नै परिवर्तन भइरहेको छ किनकि गाउँ घरमा पनि हामीले आफ्नो भाषा त बोल्छौँ तर सहर बजारमा चाहिँ प्रायः नै इङ्लिस भाषा चाहिँ बोलिनै रहेको हुन्छ त्यही परिवर्तनहरू चाहिँ मैले देखिरहेको छु